म चाहिँ हेर्छु होइन अन्त प्रशान्त तामाङ चाहिँ मेरो फेभरेट हो अब होइन किनभने हाम्रै उयो अब जातिको भएर अब हाम्रै नेपा अब नेपाली भएर चाहिँ मलाई ऊ पुरा मनपर्छ होइन अब उसले अब त्यसै गीतहरू त्यस्तै राम्रो गाउँछ होइन अब ऊ अब उसले उसको स्वर मनपर्छ मलाई होइन हाम्रो यहाँबाट अब एकजना त्यस्तो ठाउँमा पुग्नु भनेको सानो कुरा होइन त्यसै कारणले चाहिँ मलाई अब ऊ अब उसको त्यो यो गीतदेखि लिएर मलाई उसको त्यो यो सबै मनपर्छ किनभने अब ऊ त्यस्तो अब यस्तो जग्गाबाट त्यता पुग्नु भनेको सानो कुरा चाहिँ होइन त्यसै कारणले मलाई ऊ पूरा मनपर्छ होइन त्यहाँदेखि त म चाहिँ अब ऊसँग अब इन्सपाइर छु होइन